त्यही त हामीले हामीलाई पढाएको छैन आमाबाबाहरूले अन्त नानीहरूले पढाइदिन्छन् यस्तो यस्तो के मुनामदनहरू त्यो चाहिँ साह्रै मनपर्छ हामीलाई के गर्नु हामीलाई पढाएनन् नातिनातिनीहरूले सिकाउँछन् यस्तो पढ्नुपर्छ यस्तो गर्नुपर्छ भनेर सिकाउँछन् अन्त यो मुनामदन चाहिँ साह्रै मनपर्छ मलाई पढाएको